खास चाहिँ म जहाँ बस्यो दार्जिलिङ डिस्ट्रिक्टमा म एरिया हो मेरो अब सिसाबारी त्यहाँ चाहिँ भाषा बेसीतर मेचे नै चल्छ अढोसपढोसमा सबै मेचेहरू हुँदाखेरि चाहिँ मेचे नै बेसी बोल्छ अन्त छ अब निकै नेपालीहरू अब कतै गयो भने यता अब कतै चाहिँ टाढो टाढोभन्दा पनि यहीँ मिलनमोडतिर गयो भने अब त्यही नेपाली नै भेट्छ त्यही भएर नेपाली चाहिँ यहाँ कमन्ली च चल्छ अन्त खासमा चाहिँ यहाँ अब मिलेर सबै बस्छ अब नेपाली भनोस् अब बेङ्गोली भनोस् बिहारी आदिबासी सबै नै चल्छ यहाँ चाहिँ अन्त भाषाको परिवेशभन्दा चाहिँ यहाँ मेचेको अजर त्यो डेभलोप चाहिँ हुँदैछ अब भन्दा चाहिँ पहिलाभन्दा चाहिँ बेसी नै छ निक्कै बोल्ने थाल्यो अब नेपालीहरूलाई पनि अलिअली आउँछ हाम्रो लेङ्ग्वेज जस्तो कि हामी नेपाली बोल्नु सक्छु उनीहरू पनि हाम्रो लेङ्ग्वेज बोलिहाल्छ उयो डेभलोप चाहिँ हुँदैछ अब